हजुर म एकजना शिक्षक भएको नाताले मानसिक स्वास्थ्यबारे धेरै जागरुक छु तर यो म त एउटा शिक्षक भएको नातामा देखिएको छ भने गाउँमा अहिले मानसिक रोगीहरू मानसिक विशेष गरी युवायुवतीहरूमा मानसिक रोगको शिकार भएका हामी पाउँछौँ अहिलेको समयमा डक्टरहरूसँग मेरो सम्पर्क भइरहेको हुन्छ उहाँ उहाँहरूले पनि डाटा पेस गरेको हुन्छ कि म भन्दैछु कि मानसिक अहिले रोग यो हाम्रो समाजमा फैलिँदै गइरहेको पाउँछौँ